मैले चाहिँ फास्ट चार्जर भनेर किनेको थिएँ ए राजु इलेक्ट्रोनिक्सबाट तर यो त एकदम छिटो तातिने अनि यो साह्रै ब ब ढिलो चार्ज हुनेरहेछ मैले ब दिँदा खेरि चाहिँ एकदम फास्ट चार्ज हुन्छ भनेर दियो तर यो त एकदम ढिलो चार्ज हुने र पुरा तात्तिने एकदम हिट बेसी हुने रहेस यो चार्जर चाहिँ अब यो चार्जर चाहिँ त मेरो लागि चाहिँ अब राम्रो भएन किनभने यो चार्जर चाहिँ मलाई जसरी जुन विश्वाससँग चाहिँ उसले चार्जर दिएको थियो छिटो चार्ज हुन्छ फास्ट चार्ज हुन्छ र तात्तिँदैन पनि भनेको थियो तर यो चार्जर चाहिँ एकदमै बढी तात्तिने भएको कारणले चाहिँ मलाई चार्ज लगाउनै पनि डर लाग्यो कि बा पड्किन्छ भन्ने पनि मलााई डर भयो र त्यो कारणले गर्दाखेरि चाहिँ यो चार्जर चाहिँ मेरो लागि चाहिँ एकदम अनुचित रह्यो उचितै रहेन यो नेगेटिभ एक्सपिरियन्स रह्यो यो मेरो चार्जर यो चार्जरसँग चाहिँ